हेलो दाजु ए म बोलेको नि ए हजुर हजुर ए होइन सुन्नुहोस् न के भन्छ चिन्नुभयो है मलाई हजुर ए के भन्नु त आज तपाईँ कर्सियङमै हुनुहुन्छ ए हजुर सुन्नु न के भन्छ म आज दिल्लीबाट फर्किँदै थिएँ कि र यहाँ मेरो यहाँ ट्रेन लेट भएर चाहिँ म यहाँ ढिलो आइपुग्ने रहेछु अनि हजुर तपाईँकै अब यहाँ घर फर्किने बेलुका हुन्छ भनेर चाहिँ तपाईँकै गाउँकै गाडी अब तपाईँकै गाडी भनेको नि हजार ढिलो साह्रै ढिलो हुँदैन हुन त म यहाँ सात बजी भित्रमा आइपुग्नु पर्थ्यो कि तर ट्रेन लेट भएर चाहिँ म कति आठहरू बजीतिर चाहिँ आइपुग्छु होला हौ हजुर पर्खिदिनुहोस् न अब होइन तपाईँ हो गाउँको भनेर चाहिँ तपाईँकै गाडी भनेको त मैले हजुर हजुर होइन अब त्यस्तो ढिलो पनि अब हेर्नु ट्रेन लेट भयो नि त अब हजुर मिलाइ मिलाइ दिनुहोस् न अब बरुभन्दा तपाईँलाई म मिलाएर दिन्छु नि गाडी भाडा पनि हजुर होइन भइहाल्छ नि गाडी भाडा त मिलाएर दिन्छु नि तपाईँ पर्खिदिनुहोस् न अब हेर्नु है तपाईँको गाडी भनेक छु हो अब तपाईँ त गाउँकै हो भनेर चाहिँ मैले भनेको नि हजुर फेरि अब बेलुका गाडीहरू पाइनँ भने त मेरो त बिजोग हुन्छ रातिहुँदो कसरी जानु म हो डर लाग्छ नि त फेरि हजुर होइन ट्रेन लेट भयो नि त त्यही कारणले पो त गाडी भाडा मिलाएर दिन्छु नि म तपाईँ सुर्ता नगर्नुहोस् न हजुर हुन्छ हुन्छ तर फेरि मान्छे पाएर फेरि जानुहोला नि तलतिर हुन्छ म आठ बजीतिर आइपुग्छु हजुर म तपाईँलाई कल गर्छु नि ल यहाँ ट्रेन यहाँ आइपुगेर म कर्सियङ आइपुगेर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ फेरि नजान नजानुहोस् नि फेरि हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद ल दाजु म तपाईँलाई कल गर्छु नि हुन्छ